दाजु हामीहरू के भन्छ फ्यामिलीसँग डेलो घुम्न जाने अनि तपाईँले गाडी भाडाहरू चाहिँ कसरी लिनुहुन्छ अब यहाँदेखि के भन्छ सुन्दुकदेखि अब चाहिँ डेलो जान कति लिनुहुन्छ त्यहाँदेखि हामी यसो दुई तिन घन्टा घुमेर फेरी फर्किन्छौँ अनि त्यसमा चाहिँ तपाईँले कति गाडी भाडा लिनुहुन्छ त्यो अलिक भनिदिनुहोस् न मलाई हामी चार पाँचजना छौँ